मैले अस्ति भर्खरै एउटा ज्याकेट किनेको थिएँ हेर्दाखेरि त चटक्कै राम्रो लाइक मतलब गुणस्तरीय देखिए पनि ए दाम अनुसारको ठिकै होला भन्ने लाग्यो तर जब मैले लगाएँ लगाउँदै गएँ तर एक पल्ट धोए पछि चाहिँ त्यसको अलिकति भुवा उठ्नु थाल्यो भुवा उठ्नुको मतलब हो त्यसको गुणस्तरीय अलिकति घटिया थियो भन्ने मलाई लाग्यो र कुनै पनि लुगा किन्दाखेरि चट्टै हेर्दैमा त्यो गुणस्तरीय रहेछ तपाईँ क्वालिटीको रहेछ भनेर चैँ मान्नु सकिने होइन रहेछ भन्ने मेरो अनुभवले बतायो